नेपाली भाषा हाम्रो मात्र भाषा भए तापनि हामी यो भाषालाई हामीले दार्जिलिङभरि मात्र हामीले प्रयोग गर्नु सक्छ सक्छ हामी दार्जिलिङदेखि बाहिर तल सिलगढीसम्म पनि गयौँ भने कतिजनाले नेपा हामीले नेपाली भाषा बोल्यौँ भने पनि उनीहरूले उहाँहरूले बुझ्न सक्दैन उहाँहरूसँग बातचित गर्नु नै धेरै साह्रो पर्छ हामीलाई किनभने हामीले जे बोल्दैछु म उहाँले त्यो बुझ्नु सक्दैन त्यसैकारण उहाँलाई धेरै हामीले धेरै साह्रो पर्छ हुनु त हाम्रो भाषा नेपाली भाषा भए तापनि यो भाषा चाहिँ हामीले हाम्रो एरियामा मात्रै बोल्न सक्छ यो हामीले यहाँदेखि अलिक टाडो गयो भने यो भाषालाई कसले पनि बुझ्न सक्दैन त्यसैले हामीले धेरै चुनौतीहरू सामना गर्छु उनीहरूसँग उहाँहरूको इन्टऱ्याक्सन नै हुन सक्दैन हामीलाई उनीहरूले के हामीले के भन्दैछु उहाँहरूले बुझ्न सक्दैन